हेलो हजुर हजुर दाजु हजुर ए हजुर दाजु

ए हजुर होइन तपाईँ सुसन दाजु बोल्नु भएको ए हजुर होइन तपाईँको त्यो केटाहरूको हेर्नु न मिसप्लेस गरिदिएछ कि तपाईँको मैले यहाँ तिनवटा डब्बा राखिदिएको थिएँ मैले हो त्यो तिनवटा डब्बामा एउटा चाहिँ तपाईँको थियो अन्त मैले त्यही एङ्करको सिल लगाएर तिनवटामै त्यो सिल लाएर गरेको थिएँ केटाहरूले त हतारको बेलामा तिनीहरूको पनि खाना खाने बेला भयो भनेर त मैले हातले देखाइदिएको थिएँ अर्कै डब्बा लगेर तपाईँकोमा लगिदिएछ हेर्नु न

ए हजुर दादा त्यो सामानै त्यस्तै खालके हो नि त कि त्यो सामानले गर्दा लोडहरू थाम्नु सक्दैन खास चाहिँ त्यो चाहिँ अर्को कस्टमरले मगाएको थियो त्यो कस्टमरले चाहिँ घरमा पनि होइन दोकानको लागि खाल्के गरेको थियो हो अनि त्यो चाहिँ तपाईँलाई परेछ नि त त्यो सामानले धेर लोड थाम्दैन बरु भन्दा दाजु म एक काम गरिदिन्छु नि है केटाहरूलाई भनेर है म त्यही खालको सामान है तपाईँलाई फेरि केटाहरू पठाएर गरिदिँदा हुँदैन होला दाजु हजुर दाजु हेर्नु न उतापनि त्यस्तै भइहाल्यो हो उताकोलाई पनि अघि प्वल कलमा भने अन्तखेरि तपाईँलाई त्यो गरिदिन्छु नि ल त्यसो गरिदिन्छु म अलिक राम्रो केटा फठाइदिन्छु नि म तपाईँलाई हजुर हुन्छ दाजु हुन्छ